कोभिड लक लकडाउनको त्यस्तो आपत्कालीन समस्यामा चाहिँ बालबालिकाहरूको स्कुल बन्द भएको कारणमा चाहिँ फोन मोबाइल फोनले चाहिँ एकदमै राम्रो अनलाइन क्लास हुनुमा मद्दत गऱ्यो नानाहरूलाई नानीहरूको स्कुल रोकिएन उनीहरूलाई क्लासमा भनेको जस्तै ड्रेसहरू लगाएर सरहरूले सरम्यामहरूले पनि एकदम राम्रोसँगले रेगुलर क्लास लिनु भयो एक्जाम्सहरू राम्रोसँगले भयो है यो चाहिँ एकदम राम्रो मद्दत गऱ्यो तर यसको एकदम वेफाइदा चाहिँ के भयो भन्दाखेरि चाहिँ नानीहरूले चाहिँ अब एकदम उनीहरू चाहिँ फोनप्रति चाहिँ एकदमै ज्यादा एडिक्टेड भएको जस्तो भयो अब उनीहरूले अब नजानेको चिजहरू पनि अब आफै जान्न थाल्यो पहिला त अब प्यारेन्ट्सले एलाउ गर्दैन नानीहरूलाई है जबसम्म ऊ क्लास टेन अब ठुलो हुँदैन तबसम्म मोबाइल फोनहरू दिनु अलिकति रिस्की नै हुन्छ नानीहरूलाई तर त्यतिखेर चाहिँ अब एकदम जरुरी पऱ्यो त्यही भएर प्यारेन्ट्सहरूले पनि दिनु कर लाग्यो तर यसको चाहिँ एकदम नानीहरूलाई चाहिँ एकदम नराम्रो लत बस्यो